हेलो भाइ तिमी रुस्तम भाइ बोलेको है ए हजुर हजुर हजुर त्यो तपाईँको नम्बर मैले बल्ल बल्ल पाएँ कि ए उयो ए त्यो शान्तिनिकेतन जानु थियो भोलपुरदेखि शान्तिनिकेतन जानु थियो भाइ हजुर त्यो तर मेरो सोमवारको सोमवार छ कि जानुपर्ने अन्त तिमीलाई अलिक छिटो भनेको हजुर त्यो तपाईँ भाडा कति लिनुहुन्छ हजार होइन भाइ होइन भाडा मिलाइराख्यो भने त राम्रो हुन्छ नि कहाँ होइन हौ भाइ भनिराख न म प पैसा फेरि बोक्नुपर्यो कम्ती हुन्छ ज्यादा हुन्छ फेरि त्यो हुन्छ नि त भनिराख न भाइ

र रिजर्भ गरेको चाहिँ कति हो भाइ अम्बो के ज्यादा भाइ लुट मच्चाउँदै छौ के हो

मैले त बुझेँ नि टुरिस्टको चाहिँ के नानी हुँदैन

भाइ त्यसो नभन न पैसा दिनुसक्छ भनेर यत्रो यत्रो माग्छौ मेरो होइन दिनभरिको म त दिनभरिको जरुरत छैन नि खाली त्यो जानु मात्रै हो कि म त तिमीलाई मेरो भए मेरो रेट सुन्नुहोस् न म पाँच सौ दिन्छु नि है ए ल त म तिमीलाई हजार त मिल्छ होला अँ रिजार्भमै जाने हो नि त फेमिलीहरू पनि छ त ल त्यसो भए बाह्र सौ डन कि भाइ मेरो अलिक

ल बाह्र सौ पचास दिएँ ल ल ल ल डन सोम सोमवार सोमवार पक्का सोमवार छेउमा घरमा आउनुहोस् है एड्रेस सेन्ड गरिदिन्छु राखेँ ल